प्रकाश कोविदको जुन चाहिँ उपन्यासहरूको मैले अब सकारात्मक पक्ष त भनेँ होइन अब सकारात्मक पक्ष जति छ त्यो सँगसँगै नकारात्मक पक्षहरू पनि त हुन्छ नि त होइन र नकारात्मक पक्षहरू पनि थुप्रै छ प्रकाश कोविदको उपन्यास त्यो चालिस दिनमा है त्यो कस्तो खालको नकारात्मक पक्ष भन्दाखेरि चाहिँ अब जुन चाहिँ चालिस दिनको आन्दोलन उन्नाइस सय छ्यासी सालमा भएको घटनालाई जस्ताको त्यस्तै राख्दाखेरि चाहिँ अब प्रकाश कोविदले साँच्चै नभइरहेको कुराहरू है व्यक्तिगत अब त्यति बेलाको समाजमा जुन चाहिँ घटनाहरू भइरहेको कुराहरू चाहिँ अब कति नभएको कुराहरूलाई पनि अब त्यहाँनिर व्याख्या गरेर होइन त्यसलाई थइथाप भनौँ न अब अलिकति टेवा बेसी बेसी थइथाप गरेर अन्त अब त्यस्तो कुराहरूलाई चाहिँ फेरि अब नकारात्मक भन्नाले चाहिँ अब कस्तो टाइपको भनेदेखि कस्तो प्रकारको भनेदेखि चाहिँ अब नभएको कुराहरूलाई झुट बोलाएर पनि अब त्यो उयो गरिरहेको क्या हौ अब प्रमाण गर्न खोजिरहेको अब अनि युवाहरूमा जुन चाहिँ पथभ्रष्टताको जुन चाहिँ सहयोग पुऱ्याइरहेको है अब जुन चाहिँ त्यहाँनिर वर्णन गरेको छ नि त प्रकाश कोविदको त्यो उपन्यासमा टिस्टाको नदीमा जुन चाहिँ पात्रहरूले त्यहाँनिर गएर पौडी खेलेको नुहाएको यस्तो कुराहरूले चाहिँ अब कस्तो कुरा गर टेवा पुऱ्याएको छ भन्दाखेरि चाहिँ अब हाम्रो युवाहरूलाई चाहिँ अब खुल्ला क्या हौ परिवारहरूदेखि अभिभावकदेखिको को अभिभावकको कुराहरू नसुन्ने अभिभावकको कुराहरूलाई उनीहरूले अनुसरण नगर्ने यस्तो खालको कुराहरू पनि त्यहाँनिर छ अन्त अर्को चाहिँ अब कस्तो भनेदेखि त्यति बेलाको आन्दोलनमा जुन चाहिँ कुराहरू घटेको थियो होइन त्यो घटेको कुराहरूलाई चाहिँ तपाईँको न अब बिस प्रतिशत त्यो कुराहरू घटेको थियो भनेदेखि त्यसलाई चाहिँ अब थपेर क्या हौ अब व्यक्तिगत हिसाबमा त्यति बेला अब यसरी घर घरमा गएर गरेको अन्यायहरू अत्याचारहरू राजनैतिक हिसाबमा त्यस्तो कुराहरू चाहिँ अब एकदमै बेसी प्रकाश कोविदले त्यो ज्यूले त्यो गर्नुभएको छ क्या हौ अब त्योहरू चाहिँ अब सायदै सही थिएन सही होइन जस्तो मलाई लाग्छ र त्यसमा चाहिँ अब त्यो गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ अब अहिले हाम्रो पछिल्लो जुन चाहिँ पिँढी आयो होइन जतिखेर च त्यो आन्दोलनको समयमा भएको पिँढीहरू जति थियो त्यहाँदेखि पछिल्लो पिँढीहरू आयोले चाहिँ अब प्रकाश कोविदको त्यो उपन्यास पढ्दाखेरि के अनुभव गर्छ भन्देखेरि चाहिँ होइन साँच्ची नै अब चालिस दिनको स्ट्राइकमा चाहिँ अति नेै अब यस्तो भएको थियो रहेछ उस्तो भएको थियो रहेछ भन्ने खालको नकारात्मक कुराहरू पनि अब त्यहाँनिर चाहिँ त्यो भइरहेको बुझाइरहेको छ होइन अन्त त्यो उपन्यासले अब अरू अरू कुराहरू चाहिँ कस्तो भन्दाखेरि राति जुन चाहिँ अब जिबिसीहरूले छापा मारेको कुराहरू अनि सिआरपिएफहरू आएर उयो गरेकोहरूले चाहिँ अब हाम्रो अहिलेको पिँढीका नानीहरूलाई चाहिँ के भयो भन्दाखेरि चाहिँ तपाईँको त्यति बेलाको त्यो ध्वंसात्मक जुन चाहिँ आन्दोलन थियो है त्यो आन्दोलनमा चाहिँ अब अति नै क्रिए के भन्नु अब क्रुर दायक अब एकदमै मानवताविहीन प्रकारको आन्दोलन भएको थियो रहेछ भन्ने खालको नकारात्मक सोचाइहरू चाहिँ हाम्रो यो यो पिँढीलाई दिइरहेको पनि मलाई लाग्छ क्या हौ अब अन्त त्यस्तै हो अब अरू त नकारात्मक पक्षहरूमा त मलाई यही नै हो जस्तो लाग्छ अब